मलाई भिडियो गेम साह्रै मन पर्छ अनि मैले धेरैवटा भिडियो गेमहरू खेलिसकेको हो जस्तै पब्जी भयो फ्री फायर एमएन अन्त डिएसएलहरू भयो पेसहरू भयो धेरै नै अनलाइन गेमहरू खेलियो धेरै मजा आउने अनि रोसकोरहरू भन्ने पनि खेलियो गोलीको गेमहरू पनि थुप्रो खेलियो अन्त ब्याटल ग्राउन्डहरू पनि धेरै नै खेलियो अनलाइन गेमहरू खेल्नु साह्रै मजा आउने साथीहरूसँग हुँदाखेरि अनि किन खेलेँ भन्दाखेरि भिडियो गेम हाम्रो लक डाउनको टाइममा ठुलो एउटा सहारा थियो बाहिर निस्किनु नपाउँदाखेरि धेरै नै मजा आयो मजा गऱ्यो भिडियो गेमले गर्दाखेरि धेरै साथीहरू बनायो भिडियो गेमतिर निकै खर्चहरू पनि गऱ्यो भिडियो गेम साह्रै नै दामी कुरो थियो साथीहरूसँग बस्दा झन् मजा आउने मजाले खेलाइ हुने केटाहरूसँग राम्रो टाइम स्पेन्ड हुने भिडियो गेम्सहरूतिर मिसनहरू कम्प्लिट गर्नु मजा आउने सबसे बेसी खेलेको भने फ्री फायर थियो फ्री फायरमा हामी निकै नै प्रो प्लेयरहरू भनौँ खर्चहरू पनि ज्यादा गरेको थियो

अनि धेरै कुराहरू सिक्यो हामीले ल्याङ्ग्वेज भयो गनहरूको नाम कारहरूको नाम धेरैवटा ठुलो कम्पनी हीरोहरू कोल्याप्स् हुन्थ्यो त्यतिखेर हामी जान्न् पाउँथ्यो यस्तो यस्तो हो भनेर साह्रै मजा गऱ्यो त्यस्तो गेमहरू खेलेर पनि